भाइ तपाईँले गर्दा चाहिँ आज म यो नयाँ ठाउँमा चाहिँ है मजाले आरामसँगले एकदमै दु ख तकलिफहरू केही नभइकन मजाले नयाँ ठाउँमा चाहिँ आइपुग्यो त्यसको ला त्यसमा चाहिँ तपाईँको एकदम ठुलो भूमिका है योगदान छ किनभने अब कतिवटा कतिजना ड्राइभरहरू है कतिवटा सोद्धाखेरि रिसाउने गाडीहरू रोकी माग्दा पनि नरोकीदिने एकदम नराम्रो व्यवहारहरू गर्छ है तर अब तिम्रो व्यवहार चाहिँ एकदमै राम्रो लागेर चाहिँ मलाई चाहिँ एकदम खुसी लाग्यो अब तिम्रो गाडीमा चढ्दा चाहिँ एकदमै घरको फेमेलीहरू जस्तो नै लाग्यो किनभने कतिवटा ठाउँमा मैले तिमीलाई गाडीहरू रोक्नु लगाए है कति जग्गामा तप तिमीले अब हामीले नदे नचिनेको जग्गाहरू पनि चिनाउनु भयो अनि अब साथै अब हामीलाई अब गाडीमा केही प्रब्लमहरू केही दु खहरू पनि हुनु दिनु भएन है एकदम मजाले सजिलोसँगै ल्याइ पुराउनु भयो यो नयाँ ठाउँमा है एकदमै म चाहिँ तपाईँको चाहिँ आभारी छु त्यसको लागि चाहिँ तपाईँलाई चाहिँ म एकदमै एकदम मेरो ह्रदयबाटै एकदम धन्यवाद दिन चाहन्छु है तपाईँलाई एकदमै धेरै धेरै धन्यवाद हो यो ठाउँमा पुराउनु भएकोमा चाहिँ अनि फेरि नेक्स्ट टाइम जब पनि अब म कहीँ जानुपऱ्यो भने चाहिँ भाइकै नै गाडीमा नै चढेर नै जाने छु हो भाइ तपाईँको नम्बर चाहिँ मलाई दिइराख्नुहोस् म तपाईँलाई नै नेक्स्ट टाइम पनि कल गरेर तपाईँकै गाडीमा नै जान्छु है भाइ ल धन्यवाद है भाइ एकदमै